हाम्रो क्षेत्रको अन्य भाषाहरू जस्तो बङ्गाली बिहारी आदिवासी र मेचे पनि छ तर हामी बोल्नु लागि चाहिँ बेसी जस्तो हिन्दी नै युज गर्छौँ किनकि अब सबैलाई सजिलो पनि हुन्छ अब जस्तो यता हिन्दी बिहारी र आदिवासीको झन्डै एउटै एउटै लिपि छ र त्यो बुझ्नु र बोल्नु पनि अलिकति सकिन्छ तर बङ्गालीको र मेचेको चाहिँ अब लिपि नै अलग्गै भएर चाहिँ अब त्यस्तो साह्रो अब साह्रो नै छ त्यो चाहिँ बुझ्नु किनकि तिनीहरूको शब्दहरू बोल्ने तरिकाहरू अलग्गै हुन्छ त्यो हामी सकिँदैन त्यस्तो तर पनि अब हामी यो बोलेर बोलेर गाउँको भाइहरू भयो अब कतिजना भयो सिकेको छौँ मेचेहरू बङ्गालीहरू अब उनीहरूले पनि सिकेको छ नेपाली बोल्नु तर पनि अब त्यस्तो नेपालीहरू भन्दा बेसी हिन्दीमै हामी उयो बोल्नु अलिक खोज्छौँ किनकि सजिलो पनि सबैले बुझ्ने गरी तर अब नयाँ मान्छेले सिकिन्छ अब त्यो बोल्नु भनेर पनि अब लिपिले गर्दा चाहिँ मेन अब किनकि प्रनाउन्सहरू अलग्गै हुन्छ कतिवटा हिन्दी शब्दको नेपालीमा नेपाली शब्दहरूको हिन्दीमा त्यसले गर्दा अनि धेरै नै अब साह्रो नै छ लिपिले गर्दा मेन चाहिँ तर पनि अब सबैले त्यही भएर चाहिँ सिकिरहेको छ हिन्दी जसले गर्दा हामी बोल्नु सक्छौँ साथीभाइहरूसँग गाउँदेखि एउटा गाउँमा कुरा जानसक्छ हजुर